अब जस्तै अबो सेलरोटीहरू सेलरोटीहरू हाम्रो संस्कृतिमा चल्ने चिजै हो चल्छ र जाँड रक्सीहरू पनि आजकल त बनाउँदैन प्रायः पहिला चाहिँ बेच्थ्यो जाँड रक्सीहरू बेच् बनाएर बजारतिर बेच्थ्यो सेलरोटीहरू पनि बेच्थ्यो र अहिले चाहिँ अब बेच्नु छोड्यो मान्छेहरूले त्यही त त्यो त्यो बेच्नु छोडेर चाहिँ अब पैसाको आमदाम धेरै कम्ती भयो र मान्छेहरू त्यही हो काम नभएपछि बाहिर देशतिर जान थाले